अब के छ र भन्नु नै अब फोटोको रूपमा हो भने फोटोग्राफर ग्राफी फोटोग्राफीहरूलाई अब प्रेरणा दिनुको लागि हो भने त के छ भने अहिलेको उइसमा अब अहिले त बेसी जस्तो टुरिजमहरू चल्छ है जस्तै कहाँ कहाँको मान्छेहरू आउँछ यहाँनिर घुम्नु घुमफिर गर्नु अब उनीहरूले खिचेर लान्छ क्या हाम्रो यहाँको वास्ताविकता के छ कसो छ उहाँहरूले लगेर हेर्छ उता यहाँ अहिले म चाहिँ के भन्छु भने उनीहरूले यहाँबाट खिचेर लान्छ हामी यतातिरको मान्छे उतातिर कहाँ कहाँ गएर खिचेर ल्याउछौँ तर यो चाहिँ एउटा के हो भने एउटा यादगार जस्तै आज फोटो खिचेर मैले राखेको छु भोली राख्छु पर्सी राख्छु वर्षौँ वर्षौँ यो अहिले त झन दुनियाँभरको उयोहरू छ है बहुत पछि पछि पनि आफूले गरेको चिज हेर्न सकिन्छ फोटोहरू अब त्यतिबेलाको सम्झानाहरू झलकहरू हर्न राखिन्छ म त यही भन्छु फोटोग्राफीहरूमा चाहिँ जति फोटो खिचेर आफूले उयो गर्नु सक्यो देखाउनु सक्यो अब संसारले संसारलाई चिनाउने जस्तै यहाँको मान्छेले कहाँको चिन्ने अब फोटोग्राफीहरूबाटै हुन्छ अब जस्तै त्यहाँ त्यो ठाउँमा यस्तो चिज रहेछ भनेर अब म पुग्नु त सक्दिनँ तर म यहाँबाट हेर्छौं देख्छौँ यस्तो चिजहरू रहेछ त्यहाँनिर भन्ने अब त्यस्तो हुन्छ फोटोग्राफीमा चाहिँ